दार्जिलिङमा भएका यस्ता कथाहरू त धेरै छन् तर मलाई याद भएको कथा चाहिँ सिन्चेल लेकको हो जो चाहिँ दार्जिलिङदेखि आठ किलोमिटर यता जोरबङ्गलापट्टि पर्छ जोरबङ्गलादेखि त्यहाँदेखि फेरि पाँच छ किलोमिटर उकालो जानुपर्छ अनि यो सिन्चेल लेक चाहिँ ठिक्कै रङबुल भन्ने जग्गाको माथि पर्छ रङबुलबाट चाहिँ त्यो सिन्चेल लेक पुग्नु पाँच दस मिनेट मात्रै लाग्दछ हिँडेर अनि सिन्चेल लेक चाहिँ तिनटा ठुलो ठुलो कुवा छ लेक छ त्यो लेकले चाहिँ दार्जिलिङको बजारलाई पानी सप्लाई गर्ने गर्दछ र यो म्युनिसिप्यालिटीको पानी सप्लाई गर्ने जग्गा हो र त्याँ चाहिँ उहिले चाहिँ धेरै सुसाइडहरू भएको थियो र मान्छेहरू त्यहाँ धेरै मरेको थियो हुनु त यो लेक ब्रिटिसहरले बनाएर गएको हो हुनु त प्राकृतिक लेक हो तर त्यसलाई थैथापहरू गरेर ब्रिटिसहरूले म्युनिसिप्यालिटीसँग जोडेर पानी सप्लाई गर्ने ठाउँ बनायो र पछि आउँदो दिनहरूमा मान्छेहरूले त्यहाँ गएर मृत्यु गर्ने निर्णय गर्ने कथाहरू भएको धेरै छ अनि त्यहाँ गएर धेरै मान्छेहरूले सुसाइडहरू गरेको छ अनि त्यहाँनिर बेलुकी भएपछि तर्साउने गर्ने गर्दछ किनभने त्यहाँनिर त्यो लेकमा गार्ड गर्ने दाजु मेरै गाउँको हुन् उहाँले सुनाउनु हुन्थ्यो कथाहरू राति भएपछि त्यहाँनिर गार्ड हाउसमा तर्साउनेहरू गर्थ्यो र त्यो बाटोहरूमा छल गरेकोहरू कथाहरू अब भुत हो कि प्रेत हो के हो थाहै छैन तर त्यस्तो त तर्साउने कथाहरू गर्ने कथाहरू दाजुले हामीलाई सुनाउनु भएको थियो र यो सिन्चेल लेक चाहिँ अहिले चाहिँ त्यही कारणले गर्दाखेरि चाहिँ ठुलो ठुलो जालीहरू लगाइदिएको छ अग्लो अग्लो दस फिटको जहाँ चाहिँ मान्छे जानु न सकोस् त्यो लेकभित्र नाघेर र सुसाइडहरू गर्नु नसकोस् भनेर र त्यो सिन्चेल लेक चाहिँ अहिले पनि दार्जिलिङको पानी सप्लाई गर्ने लेक हो र अहिले चाहिँ त्यहाँ मान्छेहरूलाई जानु दिँदैन हत्तहत्त त्यहाँभित्र लेकको भित्र कम्पाउन्डमा पस्नु हो भने चाहिँ गार्डकोबाट पर्मिसन लिएर मात्रै जानु सक्छ र मलाई थाहा भएको कथा चाहिँ यही नै हो